आजको यो बेलामा एकदमै नानीहरू एकदमै फोनमा यति बिजि भइसकेको छ टेलिभिजनपट्टि स्क्रिनपट्टि र खेलकुदपट्टि एकदमै कम्ती भइसकेको छ हामीले प्यारेन्ट्सहरू भएर एकदमै नानीहरूलाई एकदमै ध्यानमा राख्नुपर्छ फोनहरू कम्ती चलाउनु दिएर खेलकुदपट्टि निकाल्नुपर्छ र सँगसँगै साथमा लिएर नानीहरूलाई ग्राउन्डपट्टि मैदानपट्टि लिएर जानुपर्ने छ त्यो एकदमै अहिलेको जेनेरेसनको लागि एकदमै नानीहरू फोनले गर्दा ग्याम्सले गर्दा एकदमै बिग्रिसकेको छ खाली अनलाइन गेमहरू मात्रै खेल्छ आफ्नो शरीरको लागि फिटको लागि हामी चाहिँ पहिला खेल्थ्यौँ एकदमै गोली फुटबल वुटबल सब गरेर एकदमै छोडिसकेको छ नानीहरूले एकदमै घरको घरमै बसेर खाली फोनमा मोबाइलमा टिभीहरू मात्रै हेर्नेछ फाल्टु केही एक्टिभिटिजतिर नानीहरू एक्टिभै छैन अहिलेको जेनेरेसनमा हामीले एकदमै अहिलेको नानीहरूलाई साथमा लिएर गर्नुछ नानीहरूलाई साथमा लगेर आफूले ग्राउन्डमा लगेर नानीहरूलाई फुटबल भलिबल ब्याट ब्याट किनेर आफू सँगसँगै खेलाउनुपर्ने छ र फोनहरू बेसी युज गर्नु दिनुहुँदैन नानीहरूलाई